म आफ्नो घर राम्रोसँग सफा राख्छु सफा गरेर राख्छु

गाईको गोबरले घर पनि लिप्छु त्यो चाहिँ थाहा छैन आफ्नो स्वास्थ्यलाई के लाभ गर्छ भनेर तर हामी हाम्रो घरमा चाहिँ गाईको गोबरले घर लिपिन् लिप्छ सर सफाई गर्छ